हेलो

मैले तपाँईको क उयो सुजको एड देखेको थिएँ कि अनि तपाईँहरूमा तपाईँकोमा कुन कुन चाहिँ सुजहरु अभाइलेभल छ होला है हालैमा अहिले को समयमा मलाई स्पोर्ट सुमा चाहिएको थियो कि अनि एडिडासको हुन्छ होला है मलाई सात नम्बरको मलाई टु थाउजन्डदेखि टुवेन्टी फाइभसम्म चाहिएको टु थाउजेन्डदेखि लगभग टुवेन्टी फाइभ हन्ड्रेडहरूसम्म हजुर कुपन छ होला है

ए हजुर अनि त्यो ब्ल्याक कलरमा होला है ब्ल्याक कलरमा ए हजुर अनि तपाईँको तपाईँकोबाट नि डेलिभर हुन्छ है मतलब यस्तो डेलिभर क्यास अन डेलिभरी होम डेलिभरी हुन्छ है तपाईँ आज मैले अडर गरेँ भने तपाईँको कति दिनसम्म आइपुग्छ होला मेरो पिन यहाँ एरिया कोड हेरेर तपाईँ मेरो पिन कोड हेरेर मेरो एरिया त्यहाँ वेस्ट बङ्गाल कालिम्पोङ्ग पऱ्यो डिस्ट्रिक्ट

ए हजुर अनि क्यास अन डेलिभरी पनि हुन्छ होला ए तपाईँको पेमेन्ट हजुर क्यास अन डेलिभरी हुन्छ होला अनि डेलिभरको एक्सट्रा चार्ज लाग्छ कि त्यसमा ए हजुर हजुर अनि तपाईँको यो स्टोरहरू कति मतलब यहाँ यता नजिकै पा पाउनसक्छ होला मतलब तपाईँको ब्रान्चहरू हजुर हजुर मलाई त्यो ब्ल्याक एउटा तपाईँले वाट्सएप्पमा फोटो पठाउनुहुन्छ होला फोटो हुन्छ हुन्छ ए यो यो मलाई ब्ल्याक कलरको चाहिएको थियो यो एडिडासको अन्त यो मा अहिले हजुर यहि प्रडक्ट मलाई पठाइदिनुहोस् न तपाईँ अनि यसमा तपाईँ मलाई यसमा मलाई भएनछ भने म यदि रिटर्नहरू गर्दा हुन्छ रिटर्नहरू रिफन्डहरू हजुर रिफन्ड चाहिँ रिफन्डको पनि पोलिसी छ होला रिफन्डको त छैन होला ए हजुर इफ ड्यामेज छ भने ए हुन्छ त्यसो भने हुन्छ राखेँ थ्याङ्कयू हजुर